तिस अक्टोबर उन्नाइस सय नब्बे मेरो जन्मदिन पाँच जुन चाहिँ हो अब विश्व पर्यावरण दिवस पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस भारत स्वतन्त्र भएको दिन चौध जुलाई दुई हजार तेइसको दिन चाहिँ चन्द्रयानलाई भारतबाट चन्द्रमाको यात्रा गर्न पठाइएको दिन हो र सात जुलाई उन्नाइस सय छ्यानब्बे मेरो हुनेवाला श्रीमतीको जन्मदिन